विशेष गरेर म बगैँचा भन्दाखेरि मैले प्रायः प्रायः मानिसहरूलाई गुवा लगाउने सुझाउ दिएँ र किनभने गुवामा चाहिँ के रहेछ भनेर भन्दा एकपल्ट लगाइ सकेपछि त्यसलाई स्याहारे पनि हुन्छ मलजल गरे अत्ति उत्तम राम्रो हुन्छ र नगर्दा पनि त्यो गुवा चाहिँ आफै नै वृद्धि भएर आफै बढे्र फल लाग्ने र त्यसलाई फल बेच्दाखेरि पनि खालि आफूले मोलाई मात्रै गर्नु पर्ने र त्यो टिप्दा टिपेर त्यो जसले किन्छ उनीहरूले नै टिपेर लाने र दाम पनि मूल्य पनि राम्रै पाइने अब त्यसले गर्दाखेरि चाहिँ मैले गुवामा धेरै मान्छेलाई गुवा लाउने सुझाउ दिएँ भने वर्तमानमा आएर म गुवाको बि बिचमा निम्बू लगाउनुहोस् भन्ने सुझाउ दिँदैछु र धेर थोरले लगेर लगाउनु पनि हुँदैछ किनभने गुवाको बिचमा जुन ग्याप ब्लाङ्क जग्गा छ जुन खालि स्थान छ र त्यो खाली जग्गामा निम्बू लगाइदियो भने निम्बू पनि राम्रै फल्दो रहेछ गुवाको बिचमा र गुवामाभन्दा अझै निम्बूमा धेरै मैले प्रफिट धेरै आमदानी भएको जस्तो मलाई लाग्यो र त्यसले गर्दा म उहाँहरूलाई निम्बू लगाउने सल्लाह दिँदैछु धेरैभन्दा धेरै व्यक्तिहरूले निम्बू मेरैबाट लगेर निम्बू पनि लाउनु हुँदैछ र उहाँहरूलाई त्यसरी मैले एडवाइस गर्न पाउँदा आफूलाई एउटा खुसी पनि महसुस गरेको छु